विशेष गरि घर र आफ्नो जग्गालाई सुरक्षित ढङ्गमा राख्न सक्नु पर्यो बगेको पानीहरू आएर जम्मा हुन्छ त्यसलाई पुरा ध्यान दिनु पर्यो त्यहीँबाट नै उयो लामखुट्टेहरू को उत्पत्ति हुन्छ र फैलिएर हामीलाई दुःख दिने कामहरू गरिरहेको हुन्छ त्यही कारणले वातावरण राख्नु चाहिँ सबभन्दा ठुलो चाहिँ सफा पानी कुवाहरू छ भने त्यो कुवाँहरू भत्काउन कामहरू गर्न सक्नु पर्यो एक नम्बरमा हेर्नु हो भने चाहिँ त्यही कारण त्यो कुवाहरूलाई जति पनि पुरानो जमिएको पानीहरूलाई चाहिँ हामीले राम्रो केयर गर्यो भने चाहिँ त्यहाँबाट कतिवटा कुराहरूमा हामी लामखुट्टेबाट बाँच्न सक्छ